लाइक मलाई चाहिँ यही बाइकिङ कसरी मतलब कसरी उ कसरी सिक्न मनलाग्यो भनिहालेँ म चाहिँ अब पहिला पहिला सानै थिएँ अनि दाजुहरूले चाहिँ मजाले बाइक कुदाउनुहुन्थ्यो होइन अनि त्यसरी नै मलाई पनि बाइक कुदाउनुको एउटा जोस् आयो पहिला त हामीले साइकल सिक्नुभयो साइकल सिक्यौँ अन्त साइकल सिकिसकेर चाहिँ हामीलाई जोस् आयो कि अब बाइक कुदाउनुपर्छ अनि बाइक कुदाउनु त त्यसै सक्ने होइन जोसुकैले बाइक कुदाउनुसक्ने होइन त्यसरी गर्दा चाहिँ पहिला स्कुटी सिक्नु भनेर चाहिँ स्कुटी मतलब दाजुको स्कुटी थियो त्यहीँ स्कुटी कुदाउँदै हिँड्यौँ अनि स्कुटी कुदाउँदा कुदाउँदा जोस् आउँछ कि अब लु बाइक अब कुदाउनुपर्छ है भनेर अनि त्यही माथि झन् अहिले झन् इन्टरनेट छ इन्टरनेट युट्युब इस्टाग्राम फेसबुकतिर झन् बाइक कुदाएको देख्छ झन् जोस् आउँछ आफूलाई यस्तो कुदाउँछु यस्तो कुदाउँछु भनेर अनि त्यसरी नै मलाई पनि त्यसरी जोस् आयो अनि आइसकेर चाहिँ हामी फेस फेसबुकतिर इन्स्टातिर हामीले पनि भिडियो हाल्नथाल्यौँ लाइक स्कुटी कुदाएको साइकल कुदाएको भिडियोहरू हाल्नथाल्यौँ अनि त्यसरी नै हामीलाई भक्कु कमेन्ट आउँथ्यो बाइकमा ट्राई गर अन्त बाइकमा पनि हामी मतलब सिक्यौँ फर्स्ट फर्स्टमा त कति त लड्यो एक दुईताल अनि फर्स्ट फर्स्टमा सिक्यौँ सिक्यौँ पछि मजाले कुदाएपछि चाहिँ अनि जोस् आयो हाम्रो जोस् आइसकेर हामीले पनि भिडियो हाल्यौँ त्यहाँबाट बाइकहरू मोडिफाई बाइक मोडिफाई कसरी गर्नुपर्छ झन् पहिला झन् नर्मल थियो बाइक होइन त्यति हो मतलब मजा लाग्थिएन मतलब फर्स्ट फर्स्टमा मजा लाग्यो त्यहाँबाट मजा लाग्थिएन अनि अहिले झन् बाइक बाइक मोडिफाई भइसक्यो बाइक मोडिफाई भएपछि झन् अर्कै जोस् आउँछ मतलब कुदाउनुको अर्कै जोस् आउँछ सबैजनाले फर्कीफर्की हेरिदिँदा त झन् सबभन्दा धेरै जोस् आउँछ अनि त्यसरी नै पहिलाको भन्दा अहिले मलाई जुन चाहिँ चिजले जोस् दिलाउँदैछ अब मतलब अब इसनेटहरू इन्टरनेटतिर चाहिँ हामीले भिडियोहरू पोस्ट गर्छौँ अन्त त्यसमा चाहिँ अझै राम्रो लाइक आउँछ अन्त हामीलाई चाहिँ अझै सपोर्ट गरेको जस्तो लागेर चाहिँ हामीले अझै मतलब राम्रो राम्रो भिडियोहरू बनाउँछौँ अन्त अझै राम्ररी चाहिँ बाइक कुदाउँछौँ हामीले अनि त्यसरी बाइक कुदाउँछौँ भनेर चाहिँ अझै जोस् आयो जोस् आइसकेर मजाले कुदाउनु थाल्यौँ बाइकहरू अनि बाइक कुदाएपछि चाहिँ मजाले मजा लाग्नथाल्यो अनि त्यसरी नै त्यसरी मतलब लाइफ स्टाइल भइसक्यो लाइक बाइक कुदाउनु पनि एउटा राइडिङ पनि एउटा लाइफ स्टाइल जस्तो भइसक्यो अनि हामी चाहिँ म चाहिँ अझै एउटा मतलब टुर टुर गर्नु खोज्छु मतलब लाइक म यता कालचिनी अलिपुरद्वार डिस्ट्रिकबाट हो अनि म चाहिँ अब लद्दाखतिर जानु खोज्छु मेरो बाइक लिएर अनि त्यसरी नै अझै आम्म जोस् आउँछ कि म अझै त्यतैतिर धेरै जग्गातिर घुम्नु जाओस् घुम्न पाओस् अनि त्यसरी नै म बाइक लिएर पनि जान्छु अनि अझै थुप्रै जग्गातिर जाने इच्छा छ लाइक सिलगढी सिलगढी त म गएको पनि छु एकताल बाइकमा अनि बाइकमा गएको छु लाइक साइकल म सिक्किमसम्म गएको छु साइकलिङ गरेर म साइकलिङ सिक्किमसम्म गएको छु अनि त्यसरी नै जोस् आउनु थालेको छ कि बाइकिङ गरेर चाहिँ अझै मतलब बाइकिङ गरेर चाहिँ अझै जोस् आउँछ लाइक हामी लद्दाख जाने लद्दाख गइसकेर अझै त्यहाँबाट नाथुला पास जाने अनि थुप्रै जग्गातिर जाने लद्दाखको पनि अनि त्यसरी नै हामीलाई अझै जोस् लाग्छ कि बाइक कुदाउनुपर्छ भनेर